अँ भन्नुहोस् के थियो होला

ए अन्त के भन्छ अहिलेसम्म राम्रै छ बिग्रेको छैन होला नि ए अँ तिमीलाई कस्तो लाग्यो अन्त राम्रो राम्रो मात्रै अन्त तिम्रो साथीहरू लिएर आउनु नि अन्त तिमीलाई मनपऱ्यो भने साथीहरूले मन पराएछ भने अन्त साथीहरूले मनपरायो के भन्यो घरबाट चाहिँ ए हो अनि त्यो उयो कलरले गर्दाखेरि त्यो उयोहरू निस्केको छैन राम्रै छ अहिले गएन ए अँ यदि अब तिम्रो साथीहरू कोही छ भने अन्त कोही गर्नु चाहन्छ भने लिएर आउनु नि ल हाम्रो पार्लरमा तिमीलाई त तिमीले तिमीलाई थाहा छ होइन अस्तिको ए अँ अन्त के भन्छ त्यो हेयर कट अरू अरू पनि हुन्छ ल त्यो मात्रै होइन बब कट मात्रै होइन अरू रिहाना कट पनि हुन्छ अन्त मसरुम कटहरू भयो रिसेट तिमीलाई कस्तो कस्तो मनपर्छ हो अन्त त्यो पनि हुन्छ अन्त कलरहरू पनि हाम्रोमा सबै एभाइलेबल छ ल ल ल सम्झिएर कल गरेछौ ल राखेँ ल